गीत गाउँदा आफ्नो प्रदर्शनहरू गर्दाखेरि जस्तो गीतको फ्लोहरू जान्छ गरिन्छ त्यही गीतको फ्लोमै गएर जस्तो दुःखलाग्दो गीत छ भने दुःख अन् दुःखलाग्दो अनुहार बनाइदिन्छु अनि खुसी छ भने एकदम खुसी हुँदै गीत गाइदिन्छु तर इमोसनल छ भने अझै त्यो गहिरोमा त्यो सङ्गीत त्यो गीत गीत गाउनेसँग म अझै एन्ट अझै एट्याचमेन्ट भएर जान्छ निकै गहिरोमा भएर गीत गाउन सकिँदोरहेछ तर के भन्छ म प्रयासहरू त्यो उयो गर्दाखेरि तातो पिउने गर्दछु चिसो पानी पिउँदिनँ पिरो खाना खाँद् खाँदिनँ तर पनि यो अलिकको टाइममा हेऱ्यो भने म केही पनि बार्दिनँ सबै कुरो नै खान्छु र जसरी त्यो रियाजको टाइममा समयमा म जसरी गायकहरूले गीत गाउँदछ म त्यसरी त्यही गीतहरू सुनेर नै म त्यस्तै स्वरहरू बनाउन खोज्छु तर पनि प्र्याक्टिस हामी प्र्याक्टिसहरू चाहिँदो रहेछ भन्ने अनुभव लाग्यो अनि प्रस्तुति दिँदाखेरि हाम्रो एक्सनहरू रकबेन्डहरू सुन्दाखेरि अझै हामी अझै भित्री अझै डिपमा गएर जाँदो रहेछ भन्ने अनुभव चाहिँ गर्दा सिकेँ मैले